भारतीय यातायात प्रणाली चाहिँ अहिले धेरै नै सुबिस्ता भएको छ होइन रेलहरूले अब जगा जगामा रेलहरूले गर्दा धेरै यातायातमा सुविधा भएको छ होइन अहिले फिलहालमा होइन भन्दा पनि धेरै भयो वन्दे मातरमहरू यो रेलहरू निस्केको छ मान्छेलाई अब जहाँ अब जानु अब मान्छेलाई एकदम अर्जेन्ट परेकोमा अब अब रेलमा गयो भने एक दिन र एक दिन नभए दुई दिन बादमा हामीलाई त्यो जगामा पुर्याइदिहाल्छ यो यातायात हामीलाई चाहिँ धेरै नै सुबिस्ता भएको छ रेल भएको रेल भएकोले गर्दाखेरि ट्रान्सपोर्ट होइन जानु सक्नु हामीलाई एकदमै सुबिस्ता भएको छ